हेलो गुड मर्निङ हजुर भन्नुहोस् हजुर हजुर हो त रिजल्ट त अहिले भन्नुसकेको छैन किनभने अब यो हामी पहिला सबै टिचरहरू मिटिङ राख्छौँ प्रिन्सिपल म्यामले कहिले भन्नुहुन्छ अनि मात्रै थाहा हुन्छ त अहिले त हामी भन्न सक्दैनौँ हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर अब हजुर होइन म त अहिले नै त भन्नु सक्दिनँ नानीले कस्तो गर्यो भनेर किनभने अब यो एक्जाम प्यारेन्ट्स मिटिङ राख्छौँ हामी त्यतिखेर हामी बताइदिन्छौँ तर नानीको एकदम राम्रो पढाइ छ नानीको त्यस्तो टेन्सन गर्नुपर्दैन राम्रो छ क्लासमा पनि राम्रो छ नानी पढ्नुमा सिधा छ राम्रो गरी गरिरहेको छ अहिलेसम्म त अहिले अब अहिले पनि राम्रो गरेको होला तपाईँ आउनु पाउनुभएन भने पनि म सानो सानो नानीको हातमा उयो डायरीमा लेखेर पठाइदिन्छु नि मार्क्सहरू तर तपाईँलाई त्यस्तो केही खराबी लाग्यो भने फेरि फोन गरेर बुझ्न सक्नुहुन्छ हामीसँग तर नानीको पढाइ चाहिँ एकदम राम्रो छ तपाईँले यसमा चाहिँ उयो गर्नुपर्दैन नानी एकदम राम्रो छ पढाइमा अरू केही छ तपाईँलाई सोध्नु हजुर हजुर हजुर होइन हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर होइन म त सुन् हजुर सुन्नुहोस् न म त म त उसलाई नि म त उसको क्लास टिचर हो म त म इभिएस पढाउँछु होइन म्याथ्सको लागि चाहिँ तपाईँले म्याथ्सकै टिचरसँग बात गर्नुहोस् न उहाँसँगै बात गर्नुहोस् हजुर हजुर हजुर हजुर हजुर होइन स्कुलमा त मैले ट्युसनहरू त गर्ने गरेको छुइनँ तर पनि तपाईँले अब ट्युसन त मैले पढाउने गरेको छुइनँ अब म्याथ्सको लागि हो भने चाहिँ तपाईँले ऊ कमजोर छ भने चाहिँ म्याथ्स टिचरसँग बात गर्नुहोस् न ल हुन्छ ए हुन्छ हुन्छ राम्रो छ राम्रो छ नानी टेन्सन गर्नुपर्दैन तपाईँले एकदम राम्रो छ हजुर हजुर हजुर हुन्छ हुन्छ हजुर हुन्छ हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हजुर स्कुल हजुर छुट्टी हुन्छ दुई चार दिनको लागि अब हजुर हजुर हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ